हेलो दाजु ए म गीता शर्मा बोलेको कि मैले तपाईँको होटेलमा बुकिङ गरेको थिए दुई दिन अगाडि हजुर गीता शर्माको नाममा हुन्छ हजुर ज्यू हजुर दुई दिनको हजुर अन्त अन्त तपाईँको होटलमा चाहिँ के के पाइन्छ मलाई चाहिँ विशेष गरेर त्यही त ड्रेसको लागि ट्रेडिस्नल ड्रेस सुनेको थिएँ कि तपाईँको दोकानमा पनि पाउँछ भनेर हजुर नेपाल हजुर नेपाली ड्रेस छेत्री बाहुनहरूले लाउँछ नि नेपाली ड्रेसहरू हजुर हजुर हजुर हजुर मलाई चाहिँ सबै अब शिरबन्दी होइन कानको उएसको त्यहाँदेखिको ढाका टोपी हो त्यस्तो सबै मलाई पोते हो त्यस्तो हो त्यस्तो सबै मलाई अब त्यो ट्रेडिसन्लै ड्रेस चाहिएको छ सेटै हजुर हजुर अँ हजुर ए मलाई शिरबन्दी पनि चाहिएको कस्ट चाहिँ कति पर्छ रेन्टमै लिने हो कस्ट

हजुर एकैछिन तिन सय चार सय जति पर्छ हजुर ए हजुर ए हुन्छ म आउँछु कि मैले त्यहाँ अस्ति बुकिङ गरेको थिएँ त्यसले गर्दा तपाईँलाई यसो आइडिया हुन्छ कि भन्ने यसो सोधेको नि तपाईँको एड्रेस हुन्छ हुन्छ हजुर सबै पाइन्छ होइन तपाईँकोमा हजुर अरू ड्रे लुगाहरू पनि ढाकाको सबै चौबन्दीहरू सबै साडीहरू त्यस्तो सबै पाइन्छ नानीहरूको लागि पनि नानीहरूको हजुर नानीहरूलाई पनि हजुर हजुर हुन्छ ए हजुर होइन हामी अब यहाँ निस्केको हामी एकछिनबाट आइपुग्छौँ अब दस पन्ध्र मिनटमा आइपुग्छौँ हामी हजुर हजुर हजुर हुन्छ थ्याङ्कयू सो मच हजुर थ्याङ्कयू